हजुर हाम्रो यहाँनिर नजिकै पुस्तकालय छ है त्यो चाहिँ अब कुमानी जन कुमानी जन पुस्तकालय त्यहाँनिर अबो धेरै किसिमको पुस्तकहरू छ त्यहाँनिर प्रायः मान्छेहरू गएको नै छ अब हामीले त्यहाँनिर विद्यार्थीहरूको निम्ति होइन त्यहाँनिर अब गाउँलेहरूको निम्ति राम्रो राम्रो किताबहरू राखेको छ हामी सबै त्यहाँ गएर पढ्ने गर्छौँ त्यहाँनिर अब धेरै पुस्तकहरू किन्नु नसकेको पुस्तकहरू पनि हामीले त्यहाँनिर पढ्न पाउँछौँ